मेरो गार्डेनिङको अनुभवहरू हेर्दाखेरि चाहिँ मलाई मेरो गार्डेनिङको अहिलेसम्मको अनुभवहरू भरिमा चाहिँ कुन चाहिँ बिरुवा बाँच्न गाह्रो हुन्छ भन्दाखेरि चाहिँ दार्जिलिङमा चाहिँ हाम्रो जग्गा जाडो चिसो नै जग्गा हो तर पनि एप्पल आइफलको बिरुवाहरू आइफलका साना बिरुवाहरूलाई बचाउन धेरै गाह्रो लाग्यो मलाई अलिक ठुला भए पछि त तिनारू बाँच् बाँच्छन् तर सानोमा हेरचाह गर्न धेरै नै सारो चाहिँ मलाई आइफलको बिरुवाहरू लाग्छ